मलाई मनपर्ने गायक भनेको समीर श्रेष्ठ हो उ नेपालको हो तर ऊ न्युयोर्कमा बसेर आफ्नो गीतहरू रिकर्ड गर्छ र उसले धेरै मिठा मिठा र लाइफसँग रिलेटेड गीतहरू आफ्नो जुन चाहिँ प्र्याक्टिकल कन्डिसनसँग रिलेटेड हुन्छ त्यस्तैहरू गीतहरू लेखेर उसले पब्लिस गरेको हुन्छ र उसले धेरै असल गीत लेखेको हुन्छ मनमा धेरै गुनासोहरू बोकेर पनि उसले गीत लेखेको हुन्छ र हामी त्यसलाई सुन्नका लागि धेरै एक्साइटेड हुन्छौँ र धेरै त्यसले हामीलाई त्यो उसको सङ्सहरू धेरै सुथिङ हुन्छ